हेलो यो पेनाङ रेस्टुरेन्टको सागर भाइ बोल्नु भएको ए हजुर मलाई अर्डर गर्नु थियो कि हजुर एउटा मन्चुरियन एउटा भेज चौमिन अनि एउटा भेज सुप हजुर यति खालि हजुर एड्रेस लेख्नुहोस् त हजुर एड्रेस चाहिँ युथ हस्टेल टिभी टावरको छेउमा दार्जिलिङमा हजुर यो चाहिँ तातै बस्छ होला नि है माथि आइन्जेलसम्म त ए तातो बस्ने भाँडामा हालिदिनुहोस् है तातो बस्ने भाँडा अनि झोलाभित्र हालिदिएर ल्याइदिनुहोस् है झट्टैभन्दा झट्टै ए हुन्छ पठाइहालिदिनुहोस् है